म चाहिँ धेरै दिनको लागि अब बाहिर जानु पऱ्यो भने चाहिँ घरमा अब कसैलाई ती बार विरुवाको हेरचाह गर्नको निम्ति चाहिँ मेरो बहिनी मेरो नानीहरूलाई अराउ खटाउ गरिराख्छु किनभने अब त्यो बार बिरुवाहरूलाई एकदमै हेरिबस्नुपर्ने हुन्छ कति किराले खान्छ कति घामले सुक्छ पानीहरू लाउनुपर्छ त्यसमा चाहिँ एकदमै प्रायः जसो चाहिँ त्यसलाई ध्यान दिनुपर्ने हुन्छ त्यसैले गर्दाखेरि मेरो चाहिँ मैले चाहिँ बाहिर जानको लागि चाहिँ अब कुनैदिन अब क एक दुई दिनको लागि बाहिर जानु पर्दाखेरि चाहिँ एकजना अब एकजनालाई चाहिँ एकदमै खटाईराख्नु पर्ने हुन्छ जसमा कि त्यसलाई पानी लाउनु पऱ्यो किराले खान्छ कि भनेर हेर्नु पऱ्योकिनभने दुःख गरेर रोपेको हुन्छ त्यसैले गर्दाखेरि चाहिँ त्यो बिरुवाहरूको हेरचाह गर्नको निम्ति चाहिँ कसैलाई एकजनालाई चाहिँ एकदमै खटाइराखेको हुन्छु अनि उहाँहरूले चाहिँ त्यो हेरिदिनुहुन्छ अनि त्यसमा त्यसलाई स्याहार सुसार गर्नको निम्ति चाहिँ एकजना चाहिँ एकदमै आवश्यक नै पर्छ त्यो हेर्नको निम्ति त्यसैले गर्दाखेरि कसैलाई म अराएर जाने गर्छु